हाम्रो क्षेत्रमा सबै हाट बजार भन्नुपर्दाखेरि मेन मुख्य बजार नै कालिम्पोङ बजार हो यस कालिम्पोङ बजार मात्रै अब यहीँ कालिम्पोङ क्षेत्रका वरिपरिकै व्यापारीहरूले अब बेचबिखान गर्छन् होइन दोकानपातहरू उनीहरूले चलाउँछन् र यस कालिम्पोङ बजारभित्र बजारकै के छ भने छुट्टै महत्त्व छ किनभन्दाखेरि यो कालिम्पोङ बजारमा यस्तो सामानहरू पाइन्छ जुन कालिम्पोङ बजार कालिम्पोङ आएपछि चाहिँ बाहिरबाट टाढा टाढाबाट आएर बुद्धिस्टको आइटम बुद्धिस्टको आइटमहरू किनेर लान्छन् जो कालिम्पोङमा मात्रै बनिन्छन् साथसाथै कालिम्पोङको एउटा खुबी के छ भन्दाखेरि कालिम्पोङमा बनिने जुन चाहिँ फिङ् त्यो पनि एउटा प्रचलित छ त्यो त्यो फिङ् कालिम्पोङकै मौसममा मात्रै बनिने फिङ् हो त्यो एउटा प्रसिद्ध छ कालिम्पोङको थुक्पा भन्छ त्यही प्रसिद्ध छ अनि साथसाथै अब कालिम्पोङ बजार भनेको त एउटा पर्यटकहरूको एउटा सानो बजार केन्द्रबिन्दु नै छ किनकि देशको चारतर्फबाट आउने पर्यटकहरू कालिम्पोङबाट नै उनीहरूले उनीहरू फर्केर जाँदाखेरि गिफ्ट लाने किनेर लाने राम्रो राम्रो चिजहरू कालिम्पोङमा पाएकोले गर्दाखेरि कालिम्पोङ बजारै एउटा पर्यटकको लागि पनि एउटा केन्द्रबिन्दु नै भयो अनि साथसाथै कालिम्पोङ बजारमा अब अहिले बिहिबारैपछि एउटा लोकल हाट लाग्छ लोकल हाट लाग्छ भनेको मतलब यसमा त अब कालिम्पोङभित्र बस्ने गोर्खे नेपालीहरूको आफ्नो एउटा मौलिकता झल्केको एउटा त्यो हाट हो बजार हो त्यसमा त अब तपाईँहरूले गोर्खे सामानदेखि लिएर होइन गोर्खे खानपान गोर्खेले खाने यस्तै अब थुप्रै किसिमहरू होइन त्यहाँ पाउ एकदम उपलब्ध हुन्छ र त्यसमा चाहिँ प्रायः त्यसको मूल्य त अब त्यो त त्यहाँ त्यसको त्यो वस्तु अनुसारले नै त्यो एउटा मूल्य त्यहाँ तोकिएको हुन्छ त्यसले गर्दा कालिम्पोङको हाम्रो क्षेत्रको सबभन्दा एउटा प्रचलित हाट बजार भनेको नै कालिम्पोङ अब मार्केट हो यो त अब यहाँ मात्र नभएर बाहिरतिरको मान्छेलाई जो घुम्न आउनुहुन्छ उनीहरूले पनि कालिम्पोङ बजार गरेर त्यहाँनिर त्यहाँबाट धेरै थुप्रै राम्रो राम्रो चिजहरू किनेर उनीहरूले लान्छन्